अब हाम्रो चाडहरू मनाउन चाहिँ अब हाम्रो गाउँबस्तीमा चाहिँ अब के छ भने जुन चाहिँ अब आफ्नो आफ्नो एउटा जातीयको एउटा चाडबाड हुन्छ अब भोटेहरूको लोसार मनाउँछ अरू जाति हिन्दुहरूले दसैँ तिहार मनाउँछ अन्त त्यस्तो अब त्यति बेला अब घरहरू सिँगारपटार गर्नु रङ्गहरू दल्नु यताउता सिँगारपटार राम्रो गर्नु अब खानेकुराहरू जम्मा गर्नु प्रायः त अब त्यस्तै अब पाहुना जार आउँदाखेरि मासुहरू जम्मा गर्नु आदि कुरो चामलहरू जम्मा गर्नु यस्तो सब्जीहरू जम्मा गर्नुपर्छ धेरथोर जम्मा गरेर खान्छौँ अब दसैँमा त्यही हो टिका लगाउनु अब मान्छे अब आफ्नो मान्छे आफूभन्दा ठुलो मान्छेलाई भेट्न जानु अरू बेला पनि हुन त भेट्न त भेटेको तर त्यति बेला त्यो चाडमा भेट्नु चाहिँ अब अलग्गै कुरो भन्छ भेटघाट हुनु त्यति बेला बातचित मार्नु खानापिना खानु राम्रोसँगले हाँसखेल गर्नु बस्नु भनेर चाहिँ त्यसरी भेला हुन्छौँ त्यो चाड मनाउँछौँ अब दसैँ तिहार आएको त्यही भन्छ झिलिमिली घरमा पारेर सजाएर त्यहाँदेखि अब भैलिनीहरू खेल्छ त्यहाँदेखि भैलोहरू खेल्छ भोलिपल्ट देउसी खेल्छ त्यसको पर्सिपल्ट चाहिँ टिका लगाएर भाइटिका लगाएर मादलहरू बजाएर झ्याली बजाएर रामरस गर्छन् फुलको माला लगाउँछन् लगाएर रामरस गर्छन् चियापानीहरू खान्छन् हाँसखेल गर्छन् त्यसरी बस्छौँ